विद्यालयको पाठ्यक्रममा धर्मबा धर्मबारे त हाम्रो केही पढाइ हुँदैन तर यो क्रिस्चियन धर्म भयो मुसलिमले धर्महरूले धर्मको विषयमा पढाउने गरेका छन् हाम्रो हिन्दू समाज र हिन्दू उसमा कल्चरमा त विद्यालयहरूमा धर्मको विषयमा केही पढाइएको छैन बरु जति पनि मुसलिम समुदाय भयो क्रिस्चिनहरू भए उहाँहरूले नै यो विषयहरूमा पढाएर